यो क्षेत्रमा पशु चिकित्सकहरू छन् तिनीहरू अब आफ्नो कार्यमा चाहिँ सधैँ तत्पर रहन्छन् अनि हाम्रो जनावर अब हामीले पालेको ज जीव जनावरहरूलाई चाहिँ उहाँहरूले राम्रोसँगले देखरेख गर्नुहुन्छ समय समयमा जुगाको दवाईहरू अनि मसिना घाउ खटिरा आउँदाखेरि लाउने पोटास पानीहरू दिनुहुन्छ अनि पटक पटक जाँचहरू गर्नु आइरहन्छ उहाँहरूको अब उहाँहरूले सोधिरहनुहुन्छ अब पशु अनि कतिवटा उनीहरूकोमा पनि सहुलियतमा अब सरकारी सहुलियतमा नआएको सामानहरू चाहिँ हामीलाई हामीलाई अब किन्नु लाउँछ्न् अब जस्तै

ठुलो ठुलो अबो उयोसहरू परेको छ भने चाहिँ अब सुईहरू उयोहरू चाहिँ उहाँहरूले दिनु सक्दैनन् र त्यो सुईहरू लाउनु सक् लाउँछन् अनि हामीलाई ती सुईहरू किन्दा दबाईहरू किन्दाखेरि कतिवटा उहाँहरूको सल्लाह सुझाउअनुसार किन्दाखेरि चाहिँ हामीलाई अढाई सय दुइ सयसम्म पनि खर्च हुनुसक्छ कोही बेला